हेलो हेलो को बोल्नु भएको अँ हो त

उम् छ छ के के चाहियो लिनु छ सबै फ्रुट्सहरू छ त छ सबै छ अब दाम हेरि हेरि छ दारिम अहिले दुई सौ अढाई सौ रुपियाँ केजी छ मौसमी दुई सौ रुपियाँ केजी छ एप्पल दुई सौ रुपियाँ केजी छ हुन्छ आउनुहोस् न अहिले त सिजनको बयरहरू छ हो अम्बकहरू छ नस्पतिहरू छ सबै चल्ने कुरो छ अब यो खरबुजाहरू छ पूजामा त सबै चल्छ अँ हुन्छ आउनुहोस् न अब तपाईँले कति किलो लानुहुन्छ अब त्यो एक दुई किलोमा त त्यस्तो घटबढ हुँदैन हो पाँच किलोदेखि उँभो लोग्यो भनेदेखि चाहिँ म अलिकति अब पैकारी रेटमै मिलाइदिन्छु नि उम् कति किलो

मिलाइदिन्छु मिलाइदिन्छु आउनुहोस् न कसरी हुन्छ अब म होलसेल रेटमै मिलाइदिन्छु नि अब त्यो मेरो दामबाट चाहिँ दस पन्द्र रुपियाँ कम्ती गरिदिन्छु नि ल हुन्छ हुन्छ भोलि आउनु नि म आखिरी दोकान खुलै हुन्छ हो म दोकानमै हुन्छु भोलितिर आएर लानुहोस् न